मैले चाहिँ क्लास टुवेल्भको टुवेल्भको रिजल्ट आएर सकेको बेला चाहिँ मलाई के गरुम् कसो गरुम् भएको थियो अन्तखेरि चै मैले घरमा सोधेँ अन्त अब् ठुलो दिदी दादाहरूलाई सोधेँ केके गर्दा राम्रो होला भनेर अन्त सबैको डिसिसन लिएर मैले चै एयर होस्टेजको फारमम भरेँ अन्त त्यसको लागि अलिक सा ए समय लिने हुँदाखेरि चै मो अहिले कम्प्युटर क्लास गर्दै एतिकै बसिरको छु